अनि त मलाई चाहिँ मेरो छोरीले चाहिँ एकदम सन्तोकी न सन्तोकी छ छोरी पनी हो बुजकी छ मेरो छोरी स्कुलतिर पनि अब एकदम राम्रो छ पढ्नुमा पनि हो अनि त सबै कुरामा अब पढ्नुमा छ एक्टिभमा छ सबै कुरोमा छ ऊ यो गर्नु नै अनि त्यहाँबाट स्कुलमा पनि फर्स्टहरू आउँछ अनित एकदम मेरो छोरीको चाहिँ प्रिन्सिपलहरूले पनि क्लास टिचरहरूले पनि पुरा तारिफ गर्नुहुन्छ खुसी अब मलाई भन्नुहुन्छ प प्यारेन्ट्सलाई मलाई प्यारेन्ट्सलाई चाहिँ पुरा अब यस्तो यस्तो आकाङ्क्षा छेत्री त एकदम राम्रो छ पढ्नुमा पनि अब ब्रिलियन्ट छ सबै कुरामा एक्टिभ छ ऊ डान्स गर्नुमा पनि अब चाहिँ गाना गीत गाउनुमा पनि हो पुरा एक्टिभ छ भनेर भन्नुहुन्छ के टिचरहरूले पनि क्लास टिचरले पनि ह्यान्डराइटिङ पनि कस्तो राम्रो छ उसको अनि त त्यही भएर पुरा ऊ यो गर् तारिफ गर्नुहुन्छ मेरी छोरीको खुसी लाग्छ त्यो कुरामा पनि अनि त मेरो साथीभाइहरूले पनि भन्छ साथीभाइहरूले पनि भन्नुहुन्छ क्या अनि त तिम्रो छोरी त कस्तो राम्रो छ बुजकी न बुजकी कस्तो सन्तोकी छ अर्को सानो नानी नि सन्तोकी छ तिम्रो त रुँदैन पनि त्यस्तो साह्रो डिमान्ड पनि छैन अब के नानीहरूको पुरा तारिफ गर्नुहुन्छ मेरो अब छिमेकीहरूले पनि यस्तो छेरी त हाम्रो पनि हुनु नि भनेर भन्छ क्या हो साथीहरूले चाहिँ अनि त त्यही भएर चाहिँ मेरो छोरीको चाहिँ एकदमै पुरा बढिबढाइ गर्नुहुन्छ अनि त त्यही भएर चाहिँ एकदम स्कुलमा पनि त्यस्तै अब पुरा टिचरहरूले पनि आकाङ्क्षा छेत्री त पुरा एकदम राम् राम्रो छ अब एडिएसमा फाउन्डेसन डेतिर पनि राम्रो मार्क्सहरू ल्यायो फाउन्डेसन प्रोग्राममा नि गिफ्टहरू थाप्छ हो त्यस्तो हुन्छ त्यहाँबाट अनि त मेरो अब हसब्यान्डसँग अब बोल्छु त्यो नि खुसी नै लाग्छ हो साथीभाइहरूसँग बोल्दा हाँसी खुसी बोल्नु त खुसी हो अनि त त्यही भएर चाहिँ पुरा एकदम मजा आउँछ क्या मलाई त्यस्तो सुनेर खुसी लाग्छ अब आफू आफूलाई सबैले यति साह्रो तारिफ गर्दोरहेछ मेरो छोरीको चाहिँ पढ्नुमा अब एकदम सपैमा ट्यालेन्ट छ मेरो छोरी भनेर सबैले ऊ यो गर्नुहुन्छ नि त तारिफ गर्नुहुन्छ अनि त्यही भएर चाहिँ खुसी लाग्छ के मलाई त्यस्तो कुराहरू सुन्छु नानीले अब यस्तो अब आमाबाबाको शिर उचा राख्यो भनेर चाहिँ खुसी लाग्छ